हिन्दी र नेपाली दुइटै भाषा विशेष गरी देवनागरी लिपिबाट आएको कारणले गर्दाखेरि एउटै एउटै देखिन्छ बोल्नु र लेख्नुमा कता कता अलिकिति फरक हुन्छ